ए तपाईँ मङमायाबाट दयाल दासबाट बोल्नुभएको ए त्यतातिर घुम्न आउँ भनेको थिएँ त्यतातिर नि घुम्न आउँ भन्ने विचार छ कि हजुर मङमाया नि हजुर अन्त त्यहाँतिर यसो घुम्नेलायकको त्यो होमस्टेहरू के अरे स्विमिङ पुलहरू छ अरे नि कता हौ त्यहाँ स्विमिङ पुलहरू छ अरे होमस्टे छ अरे नि कता हो

त्यसो हजुर हजुर

हजुर कति टाढा पर्छ पेसोक कमान

केबाट त्यो तपाईँहरूको त्यो उस छेउमा त्यो ओरेन्ज भिल्ला भन्ने छ अरे नि कता हो त्यो हजुर ओरेन्ज भिल्ला भन्ने छ अरे नि घुम्ने ठाउँ छ अरे नि टिएन नोर्बुको क्या हो त त्यो टिएन नोर्बुको एउटा त्यो ओरेन्ज भिल्ला भन्ने ठाउँ छ अरे नि यहाँ क्या हो त तपाईँहरूको घरछेउमा ए हजुर घुम्ने ठाउँहरू कहाँ कहाँ छ घुम्ने ठाउँ

घुम्ने ठाउँहरू नि मङमायामा नि त्यो यसो घुम्नलायकको जाने यसो ठाउँहरू छ

हजुर होम

फुलहरू पनि लाउँछ त्यता फुलखेतीहरू पनि गर्छ त्यो मङमायामा ए आउँछ है बाहिरबाट पनि आउँछ है

बाटोहरू राम्रै छ ए हजुर

हजुर ए हजुर हजुर गाडी रिजर्भ गर्न पाउँछ ए हजुर ए सागसब्जीहरू पनि राम्रै हुन्छ है मङमायामा यसो टुरिस्टहरूले यसो खानओर्न सागसब्जी बनाएर खान मिल्छ नि सागसब्जीहरू बनाएर खान मिल्छ नि है ए ए हुन्छ हुन्छ हुन्छ ल